हेलो नमस्कार के भन्छ तपाईँ नेम्बाङ स्टेसनरी सपबाट बोल्नु हुँदैछ तपाईँको नाम के हो ए हजुर मलाई एक दुईवटा सामान चाहिएको थियो कि मेरो साथीको बर्थडे छ अब आउने यो अक्टोबर तिन तारिख त्यसको लागि चाहिँ गिफ्ट चाहिएको थियो त्यसमा चाहिँ मलाई के चाहिएको थियो भने नि होइन तपाईँको दोकानमा चाहिँ के के पाउँछ हौ पेन पेन चाहिँ कुन चाहिँ मतलब कुन चाहिँ कम्पनीको हो पाउँछ हौ राम्रो राम्रो पाउँछ त्यो भन्दा अलिक उच्च उच्च उच्च क्वालिटीको कुन चाहिँ छ होला हौ पाइलट पेन उयो के भन्छ अलिक अलिक राम्रो भन्नुहोस् न कुन चाहिँ हो त्यो नत्र कि अघि पहिले चाहिँ पेनको कम्पनी कुन कुन कम्पनी छ भन्नुहोस् न ए हजुर हजुर हजुर पार्करको चाहिँ छैन होला ए हजुर हजुर त्यो पार्करकोमा पार्करको एउटा पेन हो त्यसमा चाहिँ मेरो साथीको नाम लेखेको हुनुपऱ्यो हो अनि एउटा नोटबुक पनि चाहिएको छ अलिक राम्रो खाल्के हो पाउँछ नोटबुकहरू अब उच्च उच्च क्वालिटीको उच्च

हजुर हजुर एकदम गिफ्ट दिदाँ पनि अब होइन राम्रो होस् न अनि एउटा मलाई उयो पनि चाहिएको छ हौ के भन्नुहोस् त एउटा फाइल पनि फाइल हजुर हजुर हजुर हजुर त्यसमा पनि नाम लेख्नुपर्ने अब मेरो साथीको नाम चाहिँ जयप्रसाद राई हो अनि त्यसमा चाहिँ ह्याप्पी बर्थडे भनेर लेखेर गाउँको साथीको नाम लेख्नुपऱ्यो अब मलाई चाहिएको तिन अक्टोबरसम्म हो छ टाइम त अनि के भन्छ अनि दाम चाहिँ कति लाग्छ होला हौ ए हजुर हुन्छ त्यसो भए म त्यो नामहरू पठाइदिन्छु तपाईँलाई हो अनि बनाइदिनुहोस् न ल अनि तपाईँको पसलको नाम चाहिँ के हो हौ ए यो चाहिँ कहाँनिर छ हौ ए हुन्छ हुन्छ हुन्छ त्यसो भए म आउँछु नि ल हुन्छ नमस्कार